जस्तै किताबहरू पढ्दाखेरि लेखकको त्यो चिन्ता वा आत्म सन्देहहरलाई चाहिँ आफूले चाहिँ त्यो लेखककै दृष्टिकोणले हेरेर म सामना गर्ने गर्ने गर्द्छु किनभने लेखकले चाहिँ लेखिरहेको हुन्छ त्यति बेला कति बेला चाहिँ कोही कोही बेला चाहिँ यति यस्तो हुन् यस्तो समयहरू आउँछ त्यो कुरालाई चाहिँ म मेरै दृष्टिकोणले अनुमान स्वरूप है लेखकले चाहिँ यो भन्नु खोज्दैछ यो यो यो व्यक्त गर्नु खोज्दै छ भनेर त्यति बेला चाहिँ म त्यसो गर्छु त्यस्तो च्यालेन्जेसहरू म फेस गर्छु है देख्छु म राइटरको अनि या मैले कहिले मैले आफ्नै लेखहरू लेख्दाखेरि चाहिँ मलाई मलाई सहायता गर्ने इन्करेज गर्ने मलाई क्रिटिसाइज गर्ने चाहिँ मेरो साथी र मेरो प्रोफेसरहरू हुनुहुन्छ र म आफै धेरै समय बादमा एउटा कुरा केही लेख लेखेको छु र धेरै धेरै समयपश्चात फेरि मै आफै पढ्दाखेरि मलाई त्यसको त्यसमा भएको गल्तीहरू आ मलाई मैले पाउँछु मेरै लेखमा म आफ्फै गल्तीहरू पाउँछु र त्यसलाई चाहिँ त्यति बेला एउटा सहज अब सुधारेर लेख्ने प्रयास गर्छु र त्यसरी नै मेरो साथीहरूले जब क्रिटिसाइज गर्छ अहँ यो भएको छैन ऊ भएको छैन भनेर त्यसरी नै मेरो प्रोफेसरले जब गर्छ त्यति बेला म मेरा लेखहरूलाई सुधार गर्छु सायद हरेक लेखकहरूले नै यसरी नै लेख्ने गर्छन् र उनीहरूको त्यो एउटा किताब चाहिँ अब्बल दर्जामा पुगेको हुन्छ मलाई पनि त्यस्तो लाग्छ